हलो अँ तपाईँ अँ काठको सामाग्री बनाउने मिस्त्री जस्तो लाग्यो तपाईँको नम्बर मैले पाइराखेको थिएँ अनलाइनमार्फत् ए कस् अनि तपाईँले चाहिँ है के के चाहिँ बनाउनुहुन्छ जस्तै टेबल मिकेस सोकेस पलङ

ए हजुर मलाई आहिले फिलहाल चाहिँ एकदम यो दसैँको मुखमै भएको कारणले गर्दा मलाई दुइटा दिवान बेडको खाँचो थियो आवश्यकता थियो अनि त्यो चाहिँ तपाईँले दिवान बेड चाहिँ अब त्यो दसैँअगाडिसम्म है मलाई बनाएर दिनु सक्नुहुन्छ हुँदैन अनि त्यसको दाम कति पर्छ है त्यो पनि अब तपाईँले मलाई अलिकति हलुका रूपमा बताइदिनुभयो भने चाहिँ अलिकति सुविधा हुन्थ्यो हजुर हजुर ए हजुर हजुर भनेपछि आफ्नै डिजाइन दिएर बनाउँदा पनि बनाउन मिल्छ ए ए हुन्छ हुन्छ त्यसो भने म तपाईँलाई बादमा फेरि एकपल्ट सम्पर्क गरिकन आउँछु नि हुन्छ हुन्छ हुन्छ धन्यवाद